अब भारतको इतिहासको कुरा गऱ्यो भने त इतिहास त भयङ्कर लामो छ अब त्यो त अब अहिले नगरौँ होला त्यो त भयङ्कर लामो छ र पनि म कतिवटा सर्ट छोटकरीमा भन्दैछु भारत त अब उहिले उहिले राजाले चलाउ चलाउँथ्यो अनि त्यति बेलाको समयमा राजा राजा प्रजाहरू भएर चलाउँथ्यो त्यसरी चल्दा चल्दा त्यहाँबाट बादमा आउँदा यो ब्रिटिसले पनि हाम्रो भारतलाई एकपल्ट राज गरेको ब्रिटिसले पनि उनले ब्रिटिसले राज गर्दा गर्दा उन्नाइस सय सैँतालिस फिफ्टिन अगस्त उन्नाइस सय सैँतालिसको दिन चाहिँ भारत आजाद भएको ब्रिटिसबाट र त्यति बेला अब नेताहरू त आबो थुप्रो थियो त्यति बेला भारत आजाद गराउने नेताहरू थुप्रै थियो महात्मा गान्धी हो एकजना एकजना हो भरत सिंह भगत सिंह सुभाष चन्द्र बोस दुर्गा मल्ल अनि यो दल बहादुर गिरी उहाँहरू पनि अब उहाँहरू थियो अब थुप्रो थियो अलिक नाम चलेकोहरू चाहिँ उहाँहरू हुन्थ्यो हुनुहुन्थ्यो